उन्नाइस सय निनानब्बे दुई हजार सत्र तिन हजार दुई सौ एक पाँच हजार नौ सौ बाह्र एघार हजार सात सौ सोह्र